सहरको यात्रा गर्नुपर्दा चाहिँ गाउँबाट सहर निस्किँदाखेरि चाहिँ धेरै नै समस्याहरू आइपरेको हुन्छ सहरमा चाहिँ अहिले यस्तो हालत छ एकदमै गाडी ज्यादा भएको कारणले ट्राफिकहरूमा धेरैपल्ट रोक्नु रोक्नुपरेको हुन्छ र त्यहाँनिर धेरै टाइमहरू लाग्नसक्छ र एकदमै टाइमहरू लाग्छ र पाहाड पाहाडमा यात्राहरू गर्दा चाहिँ धेरै असुरक्षित हुन्छ किनकि ल्यान्डस्लाइडहरू हुनेगर्छ रेनी सिजनमा चाहिँ एकदमै पहिरो

खोला पानी परेको ज्यादा पानी परेको कारणले चाहिँ एकदमै यात्राहरू गर्दा चाहिँ एकदमै असुरक्षित भएको सामना गर्नुपर्छ र आ आफ्नो कामहरू गर्दा पनि जुन चाहिँ आफ्नो कामहरू लिएर जानुपर्दा र बिमारी अवस्थामा हस्पिटलहरू लिएर जानुपर्दाखेरि एकदमै टाइम लागेको हुनाले गाउँ गाउँको मान्छेहरू चाहिँ एकदमै मुस्किलमा परेको हुन्छ